मैले अहिले भन्दा एक हप्ता अगाडि एउटा प्रिन्टर किनेको थिएँ त्यसमा एकदम अहिले चाहिँ कलरहरू पनि विग्रिएर कलर प्रिन्ट गर्दाखेरि अलिकति त्यसको हेडहरू पनि एकदम डुप्लिकेट तरिकाको हुँदा रहेछ र राम्रो साह्रै नहुँदा रहेछ हौ हो त्यो के अरे प्रिन्टर चाहिँ